अब यो उपहारको रूपमा या कोसेलीको रूपमा भन्नुपर्दाखेरि चाहिँ एकपल्ट चाहिँ है मेरो केटी साथी थियो उहाँको चाहिँ अब जन्मदिनमा है जन्मदिनमा चाहिँ मैले एउटा कविता लेखेर दिएको थिएँ सानोमै अब त्यति साह्रो त आउँदैन मलाई त्यो कविता लेख्न पनि अब उसको लागि चाहिँ मैले एउटा कविता लेखेको थिएँ अन्तखेरि त्यही कोसेलीको रूपमा एउटा गिफ्टको रूपमा एउटा कविता लेख्दाखेरि चाहिँ उसलाई दिँदा दिँदाखेरि उसले पढ्दाखेरि चाहिँ के भन्यो भने चाहिँ उसले मलाई एउटा हौसला दियो है राम्रै लेख्दोरहेछस् त अझै लेखहरू भन्दै मलाई अलिकति भन्नुभयो उहाँले अन्तखेरि मजाले गरहरू भन्नुभयो अब है मलाई त्यति साह्रो आउँदैन पनि अब उसले हल्का मलाई हौसला दिनुभयो गर्छु भन्ने भयो त्यसरी चाहिँ मैले कविता लेखेर चाहिँ गिफ्टहरू गरेको थिएँ उहाँलाई अनि ऊ खुसी पनि भयो त्यो कुरामा त्यसरी